कृषिहरूको चुनौतीको वर्णन गर्नु पर्दाखेरि चाहिँ कतिजनाले है बारीहरू आफ्नो पर्नसल आफ्नो खुदको बारी हुँदैन आफ्नो होइन अन्त र पनि उनीहरूलाई अब बारीमा सब्जीहरू लगाउने के गर्ने कसो गर्ने एकदमै धेरै इच्छा हुन्छ इच्छा भए तापनि उनीहरूकोमा आफ्नै बारी जमीन नभएको कारणले गर्दाखेरि उनीहरू अब धेरै गाह्रोमा हुन्छ र उनीहरूले कसैकोबाट कसैकोमा धेरै जमीन छ भने उनीहरूले त्यहाँबाट अँदिया कमाएर भए पनि अँदिया कमाएर भए पनि सब्जीहरू लगाउने गर्छ राम्रो राम्रो सब्जीहरू फलाएर उनीहरूले र त्यो सब्जीहरू लगाएर पनि उनीहरलाई फाइदा चाहिँ तर केही पनि हुँदैन तर एउटा इच्छा भन्ने मान्छेकोमा हुन्छ होइन उनीहरूले त्यो अर्काको जमीनमा जब सब्जी लगाउँछ जब सब्जी लगाएपछि उनीहरूको प्राइभेट उनीहरूको आफ्नो केही पनि हुँदैन त्यहाँनिर चाहिँ आफ्नो केही पनि हुँदैन त्यहाँनिर त्यो जति बारीमा फलेको सब्जीहरू भयो त्यो बेचेको पैसाहरू भयो त्यो पनि त्यो जमीनको मालिकसँग आधा आधा गर्नुपऱ्यो त्यो पैसा उनीहरूलाई दिनुपऱ्यो जति सब्जीको नाफा हुन्छ मुनाफा नाफा मुनाफा जति जे पनि हुन्छ त्यो सबै नै उनीहरूले मालिकलाई दिनुपरेको हुन्छ मालिकहरूलाई दिनुपर्छ किनभने उनीहरूले अर्काको जमिन कमाएको अर्काको जमिनमा जब हामीले सब्जीहरू लगाउँछ त्यो चाहिँ आफ्नो आफ्नो बारीमा लगाएको जस्तो चाहिँ केही पनि आफूलाई नाफा हुँदैन अर्काको बारीमा लगाएको चाहिँ अब न आफूले त्यो सब्जीको पैसा पाउँछ न केही पाउँछ